मैले चाहिँ रिसेन्टली मेरो एकजना साथीले भन्दाखेरि नै उलाई उसले सजेसन गरेको ऊ यो मोइस्चराइजर के भन्छ मोइस्चराइजर मैले युज गर्नु थालेको छु किनकि किन गर्दाखेरि चाहिँ मेरो चाहिँ अब वान मन्थ जस्तो भयो मैले चाहिँ जुनै यो प्रोडक्ट युज गरे पनि मेरो अनुहार अँ मेरो अनुहार चाहिँ स्किन चाहिँ झनै ऊ यो हुँदै डल हुँदै होइन स्किनको चाहिँ सप्पै बिग्रिँदै जाँदैथ्यो त्यो गर्दाले चाहिँ म मलाई चाहिँ एउटा फ्रेन्डले मैले उसलाई भनेको थियो कि मेरो स्किन चाहिँ अझै बिग्रिँदै जाँदैछ मेरो स्किन पुरा ऊ यो हुँदैन यस्तो पिम्पल्सहरू निस्किने रफ हुने स्किन पनि डल यस्तो हुँदै जाँदैथ्यो होइन अन्त त्यो गर्दाले मेरो मैले एउटा फ्रेन्डलाई मैले यो भन्दाखेरि चाहिँ उसले मलाई उसले चाहिँ मलाई सजेसन गऱ्यो कि एउटा फोक्सटेल भन्नेको ऊ यो पाउँछ भनेर मोइस्चराइजर पाउँछ भनेर उसले मलाई यो युज गर्नु तिमी पनि भन्यो होइन अन्त मैले चाहिँ अब उसले भनेपछि या मैले सोचेँ कि अब उसले युज गर्दो रहेछ त्यही भएर म पनि अब मैले त्यत्रो यो अरू प्रडक्टहरू त युज गरेर मैले स्किन चाहिँ बिग्रियो भनेर अब मैले चाहिँ ल उसले भनेकोले हुन्छ कि भनेर मैले चाहिँ त्यो युज गर्नु थालेको थिएँ होइन अन्त त्यही भएर मैले चाहिँ फोक्सटेलको मोइस्चराइजर किनिकन त्यो युज गरेको थियो अन्त त्यो मैले लगाएपछि चाहिँ मैले वान विक जस्तोमै मेरो स्किन चाहिँ अटोमेटिकली आफै होइन पहिला पहिला जस्तो मेरो पहिला स्किन हुन्थ्यो त्यस्तै अब त्यस्तै नेचुरल स्किन मेरो होइन यस्तो राम्रो पिम्पल्सहरू पनि हट्दै जाँदैथ्यो स्किन पनि अब सोफ्ट होइन त्यस्तो हुँदै जाँदैथ्यो मैले अन्त त्यो युज गर्नु थालेँ अन्त त्यस्तो युज गर्दा गर्दा वान मन्थपछि चाहिँ मेरो स्किन चाहिँ पुरै क्लियर यस्तो एकदम सोफ्ट होइन देख्दा पनि अब अब मान्छेले पनि सोध्ने नि त मलाई नि के कुन चाहिँ तिमीले चाहिँ के कुन चाहिँ युज गर्छ तिम्रो अनुहार यस्तो पहिला यस्तो थियो वान मन्थमा यस्तो बद्लियो यस्तो रङ्ग रूप क्लियर देखियो फेस क्लियर भएछ त भन्नु थाल्यो अन्त मैले चाहिँ भनेँ कि मैले यस्तो यस्तो युज गर्नु थालेको छ भनेर होइन अन्तखेरि मैले सर्च गर्दाखेरि चाहिँ त्यो फोक्सटेलको चाहिँ मैले मोइस्चराइजर किनेको थियो फर्स्टमा चाहिँ अन्त यसो मैले ऊ यसमा हेर्दाखेरि चाहिँ मैले जहाँबाट यस्तो अनलाइन अर्डर गर्छ त्यसमा हेर्दाखेरि चाहिँ त्यो फोक्सटेलको चाहिँ मतलब पुरै स्किन केयरहरू पाउँदो रहेछ होइन त्यसमा किन्दा चाहिँ मैले एउटा त्यो फ फोक्सटेलको पुरा किट मगाएँ होइन जसमा सबै हुन्छ त्यसमा चाहिँ अन्त मोइस्चराइर क्लिन्जर अन्त ऊ यो सिरम फेस सिरम सन्सक्रिम हुँदो रहेछ अन्त मैले चाहिँ त्यो अब त्यो चाहिँ स्किन केयर पनि हो त अन्त मैले चाहिँ डेली त्यो युज गर्नु थालेँ होइन पहिला चाहिँ क्लिन्जरले आफ्नो फेस क्लियर गरेर त्यसपछि त्यो ऊ यो चाहिँ सिरम लगाएर अन्त मोइस्चराइजर लगाएर चाहिँ त्यो सन्सक्रिम लगाउनु पर्दो रहेछ होइन त्यसले चाहिँ मेरो स्किनलाई चाहिँ यस्तो त्यो चाहिँ फेरि अल स्किन टाइपमा युज हुँदो रहेछ त त्यो नि त्यो सन त्यो प्रडक्ट चाहिँ त्यो फोक्सटेलको प्रडक्ट चाहिँ मलाई धेरै मन पऱ्यो होइन त्यसको चाहिँ पुरा किटले अब स्किन अब जो मान्छेलाई अब स्किनको आफ्नो स्किनको अब राम्ररी ऊ यो गर्नु मन लाग्छ केयर गर्नु मन लाग्छ त्यसको लागि चाहिँ फोस्कटेल चाहिँ धेरै राम्रो रहेछ होइन मैले चाहिँ आफ्नो ओपिनियन आफ्नो फिडब्याक दिएको मलाई चाहिँ पुरै मन पऱ्यो मलाई चाहिँ पुरा सुट भयो त्यो अन्त म चाहिँ अब भन्नु चाहन्छु अँ त्यही भएर म चाहिँ अब सजेसन गर्नु चाहन्छु कि अब जो मान्छेलाई मेरो जस्तै प्रब्लम भइरहेछ होइन स्किनमा अब स्किन पुरा जल्ने स्किनमा पिम्पल्सहरू बेसी आउने डार्क सेल्सहरू छ भने चाहिँ यो प्रडक्ट चाहिँ धेरै राम्रो रहेछ यो प्रडक्ट चाहिँ युज गऱ्यो भने चाहिँ राम्रो हुँदो रहेछ मलाई चाहिँ पुरा मन पऱ्यो अन्त यो फोक्सटेल कम्पनी अब जसले पनि बनाएको हो तिनीहरूलाई चाहिँ म धेरै ऊ यो थ्याङ्कफुल छु किनकि उनीहरूले यस्तो स्किन केयर निकाल्यो यस्तो यो निकाल्यो प्रडक्ट त्यसले गर्दा चाहिँ आज मैले मेरो स्किन राम्रो भयो नभए मैले त्यो युज नगरेर के थाहा अब मैले त्योभन्दा राम्रो पनि पाउनु सक्थेँ होला तर फेरि मैले नराम्रो अरू केही युज गरेर मेरो स्किन झनै बिग्रिएको भए चाहिँ मेरो स्किनको भित्रको सेल्सहरू अझै बिग्रिन्थ्यो अन्त भित्रकै पुरा सेल्सहरू बिग्रिएपछि त त्यो झनै स्किन मेरो नराम्रै हुँदै जान्थ्यो त्यही भएर त्यो युज गरेर चाहिँ त्यसले चाहिँ छिटो एफेक्ट गऱ्यो होइन छिटो मेरो स्किनमा त्यसको एफेक्टहरू देख्नु थाल्यो त्यो गर्दा म चाहिँ अब मेरो साथीभाइहरू चाहिँ होइन मेरो साथीहरूलाई पनि म सजेसन गर्नु चाहन्छु कि यो फोक्सटेलको प्रडक्ट चाहिँ उनीहरूले युज गर्नु यसको सन्स केयरहरू स्किन केयरहरू चाहिँ युज गऱ्यो भने चाहिँ स्किन राम्रो हुँदो रहेछ अन्त जसले पनि यो प्रडक्ट चाहिँ बनाउनु बनाउनुभएको हो त्यसलाई चाहिँ बहुत धेर धेर उसलाई चाहिँ धेरै थ्याङ्कफुल छु म उनीहरूले चाहिँ राम्रो स्किन केयर बनाउनु भएछ